पेट्रोलको बढ्दो मूल्यलाई चाहिँ के गरेको छ भन्दाखेरि चाहिँ पेट्रोल किन्न सकिँदैन हामीले ग्रामीण क्षेत्रको मान्छेलाई त अझै पैसा पनि हुँदैन पेट्रोल किन्न सकिँदैन पनि हैन अनि मलाई के जस्तो लाग्छ भन्दाखेरि चाहिँ पेट्रोलहरू बेसी चलेको चाहिँ अलिकति भए पनि पर्यावरणमा वातावरणमा अलिकति इनभायरोन्मेन्ट चाहिँ दूषित गऱ्यो जस्तो लाग्छ आफ्नो पर्यावरण दूषित गरेको जस्तो लाग्छ